हेलो ए म यहाँ अँ समृद्धि ब्युटी पार्लरबाट बोल्दैछु कि तपाईँ अस्ति हाम्रो पार्लरमा आउनुभएको थियो है ए हजुर हजुर त्यही त हामीले त्यो तपाईँको हेयर स्मुदिङ गरेको थियो अनि अनि तपाईँलाई त्यसको कस्तो हुँदैछ तपाईँको हेयर त्यसको फिडब्याक लिनका लागि नि

हजुर हजुर हजुर

अच्छा

ए हजुर थ्याङ्क्यु सो मच एकदमै तपाईँको यति राम्रो फिडब्याक पाएँ है त्यही त अनि अब हामी चाहिँ यसरी कस्टमरहरूलाई चाहिँ अब हाम्रो जति पनि कस्टमरहरूलाई हामीले सर्भिस गरिसकेकोहरूलाई त्यसरी नै फिडब्याकहरू लिने गर्छौँ हो त्यही भएर चाहिँ अनि तपाईँ पनि आउनुभएको थियो त्यही भएर तपाईँबाट पनि हामीले केही फिडब्याकहरू माग्नका लागि चाहिँ कल गरेको नि अनि अहिले त्यही त हाम्रो अब तपाईँलाई एकदमै राम्रो लाग्यो है हाम्रो हाम्रो लाइक हामीले यहाँ गरेको तपाईँको यो एक्सपिरिएन्स चाहिँ अनि हाम्रो यो समृद्धि ब्युटी पार्लर भनेर हाम्रो एउटा वेबसाइट छ त्यसमा चाहिँ तपाईँले अझै उयो गरिदिनु होस् न ल अझै सेयर गरेर होइन अरू अरू पनि अझै इच्छुकहरू छ भनेदेखिलाई होइन उनीहरूलाई पनि के भन्छ जाने के कन्भिन्स गराइदिनु होस् न

अनि चाहिँ हजुर एकदमै थ्याङ्क्यु सो मच तपाईँलाई तपाईँको फिडब्याकको लागि हुन्छ हुन्छ हवस् राखेँ